भाइ स्टान्डदेखि चढेको म अल्गडा जाने भाडा कति भएको छ अहिले एक सौ रुपियाँ त होइन त हामी सधैँ जान्छौँ सत्तर रुपियाँ पो त सधैँ नै त्यसरी नै तिरेर जान्छौँ आउ जाउ त्यसरी नै गर्छु त म मेरोमा पाँच सौ रुपियाँ छ खुद्रा छ तिम्रोमा खुद्रा छ भाइ